भ्रमण गरेको ठाउँहरूको विषयमा भन्नु पर्दा त मैले धेरै ठाउँहरूको भ्रमण गरेको छु तर अब मलाई एकदम जीवनमा नै भुल्नै नसक्ने ठाउँको विषयमा भन्नु पर्दा चाहिँ म कलकत्ता गएको थिएँ त्यहाँनिर चाहिँ अब कलकत्ता गएको थिएँ र त्यहाँनिरको वातावरण भनौँ वा भ्रमण गर्ने स्थलहरू देखेर चाहिँ मलाई जिन्दगीमा नै भुल्न नसकिने मेमोरी बसेर आयो जस्तै म त्यहाँनिर हावडा ब्रिज हावडा ब्रिजदेखि दक्षिणेश्वर दक्षिणेश्वर मन्दिर त्यहाँको जुन चाहिँ चाहिँ यी यिनीहरू चाहिँ कलकत्ताको एकदम एकदम विश्व प्रसिद्ध नै भनौँ नाम चलेको पर्यटन स्थलहरूमा पर्दछ र अब यो पर्यटन स्थलहरूको लागि घुम्नको लागि अथवा देख्नको लागि चाहिँ टाढा टाढाबाट देश विदेशबाट भ्रमण गर्ने मान्छेहरू आउने गर्दो रहेछ यहाँ दक्षिणेश्वर टेम्पलको बारेमा भन्नु पर्दा चाहिँ यो चाहिँ एकदम कलकत्तामा मात्रै नभएर पुरै भारतमा नै प्रसिद्ध भएको एउटा कालीको काली माताको मन्दिर हो यहाँनिर चाहिँ एकदम बिहान बिहानैदेखि लाइन बस्नु पर्दो रहेछ यो मन्दिरमा दर्शन गर्नुको लागि चाहिँ मान्छेहरूको पनि यति साह्रो भ्रम र यति साह्रो भिड र यो मन्दिर चाहिँ यस्तो जगामा अवस्थित छ कि जहाँनिर वरिपरि चाहिँ नदीको बिचमा बसेको देख्नु हेर्नुको लागि यति साह्रो राम्रो अब के भन्ने एट्रेक्ट गर्ने जगाहरूदेखि देख्न सक्ने रहेछ यहाँनिर अब यहाँ अब मन्दिर जानुको लागि चाहिँ बोटमा पनि जाँदा हुन्छ वरिपरि मानिसको भिड यति यति धेरै य यसदेखि बाहिर चाहिँ मन्दिर पनि यति ठुलो एरियामा भनौँ एरियामा फैलिएको छ कि हामी एक दिनमा चाहिँ भ्रमण गर्न सक् सक्दैनौँ र यस बाहेक भन्नु पर्दा हावडा ब्रिज भयो भिक्टोरिया मेमोरियल भिक्टोरिया मेमोरियल त भनौँ अति नै सुन्दर भनौँ एकदम राम्रो छ यसको विषयमा भन्नु पर्दा चाहिँ यो चाहिँ ब्रिटिस ब्रिटिस कालमा बनाएको रहेछ र यहाँ चाहिँ पहिलाको ब्रिटिसको जमानामा कस्तो कस्तो कुराहरू हुन्थ्यो कसरी रानीहरू बस्थ्यो उनीहरूको लाइफ स्टाइल उनीहरूले कसरी हामीलाई जीवनहरू चलाउँथ्यो त्यो बारेमा भिक्टोरिया मेमोरियल ब्रिटिस जब भारतमा चाहिँ ब्रिटिसले राज गर्थ्यो त्यो समयमा नै बनाएको एकदम एकदम भनौँ सुन्दर भवन छ यो भवन निर्मित छ यहाँनिर यसदेखि बाहेक कलकत्तामा धेरैवटा घ घुम्ने ठाउँहरू छ जस्तै बिरला प्लानेटेरियम हामी यहाँनिर चाहिँ कलकत्ताकै अब प्लानेटहरूको बारेमा र अन्तरिक्षको बारेमा पनि जान्न सक्छौँ धेरै कुराहरू ग्रहहरूको बारेमा कस्तो कस्तो दिशामा हुन्छ के के हुन्छ यो यी समयमा बारेमा हामी यहाँनिर हेर्न सक्छौँ भनौँ यस बाहेक यहाँनिर हेर्न पर्ने कुराहरू त धेरै छ कलकत्तामा चाहिँ एउ इन्डियाकै भनौँ सबैभन्दा पुरानो म्युजियम पनि अवस्थित छ म्युजियमदेखि बाहेक यहाँनिरको मार्केट मार्केटमा त यति यति साह्रो भिड हुन्छ कि सामानहरू पनि यति धेरै सस्तो सस्तो पाइन्छ यहाँनिर भन्दाखेरि राम्रो र सस्तो पनि तर भिड यति धेरै हुन्छ एउटा हामी यहाँ कलकत्ताको मेट्रो कलकत्ता मेट्रो पनि एकदम विषय चर्चा गर्ने विषय रहेको छ किनकि कलकत् कलकत्ताको मेट्रो चाहिँ यो इन्डियाको नै सबैभन्दा पुरानो मेट्रो भन्न सक्छौँ जो ब्रिटिस टाइममा नै बनाएर गएको ब्रिटिसहरूले बनाएर गइदिएको एकदम राम्रो छ यहाँनिर हामी मेट्रोको भ्रमण पनि गर्न सक्छौँ मेट्रोबाट यातायात गर्न सक्छौँ त्यस बाहेक कलकत्तामा त अब यस्तो जगाहरू त धेरै धेरै छ घुम्नु लायकको एक दिनमा त हामी भनेर पनि सक्दैनौँ वरिपरि यहाँदेखि अलिकति कलकत्तादेखि अलिकति दुरमा अवस्थित छ डिगा जसलाई चाहिँ समुद्र हेर्ने धेरै रहर छ समुद्रमा खेल्ने हेर्ने डिगातिर जान सक्छौँ त्यस बाहेक मन्दिरहरू त अनगन्ती नै छ जुन चाहिँ हामी गनेर गन्ती गर्न सक्दैनौँ यताउता दुइवटा दुइवटा मन् मन्दिरहरू छ त्यस बाहेक यहाँको बजारहरू भयो खाने कुराहरू खाने कुरा त यति धेरै सस्तो छ कि मिठो पनि अति नै राम्रो सस्तो र कम्ती दाममा नै एकदम बेसी र मिठो खाने कुराहरू पाउन सक्छ यहाँनिर र यातायातको सुबिस्ता पनि एकदम धेरै सस्तो छ र यस बाहेक यहाँको यहाँनिरको कलकत्ता त भनौँ वर्षमा त सम्मर महिनामा त यहाँ त जान सक्दैन हामी त एकदम गर्मी हुन्छ तर हामी चाहिँ बेस्ट हाम्रो लागि जाने टाइम भनेको चाहिँ विन्टरमा नै हो विन्टरमा चाहिँ यहाँको मौसम एकदम राम्रो हुन्छ घुम्नु बस्नु खानु पनि एकदम सुबिस्ता यो टाइममा गयो भने चाहिँ एकदम धेरै राम्रो छ त्यस पछि यहाँदेखि अलिकति वरिपरिको कुराहरू गर्नु पर्दा यताउता हेर्न सक्छौँ हामी यहाँको एयरपोर्टहरू हेर्न सक्छौँ इन्दिरा गान्धी सुभाष इन्टर नेसनल एयरपोर्टहरू त्यस बाहेक यताउता पार्कहरू पार्कहरू पनि एकदम धेरै छ त्यस पछि यहाँको बजारहरू मार्केटहरू सामानहरू सस्तो सस्तो दाममै किन्न सक्छौँ र यो कुरा चाहिँ एकदम मन परेको थियो मेरो भ्रमण गर्दाखेरि किनकि यहाँनिरबाट चाहिँ मैले जीवनमा नै भुल्न नसकिने यादहरू नै बसेर मेमोरिस बसेर गयो भनौँ न र अब यात्राले चाहिँ मानिसको जीवन चाहिँ एकदम राम्रो राम्रो बनाएर लगेको हुन्छ हामी धेरै कुराहरू सिक्न सक्छौँ यही थियो मेरो जीवनको चाहिँ सबैभन्दा लाइफमा नै भुल्न नसकिने एउटा यात्रा